पश्चिम बङ्गालको एउटा अब प्रमुख सङ्गीत चाहिँ रविन्द्र सङ्गीत हो जसको अब जस रविन्द्र सङ्गीत जसलाई चाहिँ गुरूदेव रविन्द्र नाथ टेगोरले कम्पोज्ड गर्नुभएको हो अन्त यो सङ्गीत चाहिँ अब यहाँ वेस्ट बेङ्गलभरी अब निकै चर्चित छ फेमस छ यो सङ्गीत कुनै पनि अब प्रोग्रामहरू हुँदा कार्यक्रमहरू हुँदा चाहिँ यो सङ्गीतमा अब मान्छेहरूले होइन पर्फर्म गर्ने गर्दछ सबैलाई अब यो सङ्गीत अब मन पनि पर्छ सबैको अब प्रिफरेन्स छ यो सङ्गीतमा सबैले अब इन्ट्रेस्ट देखाउँछ यो सङ्गीतको लागि र बृता डान्स पनि एउटा वेस्ट बेङ्गलको एउटा पपुलर एउटा ट्रेडिसनेल फोल्क डान्स हो होइन जसमा चाहिँ अब वोमेनहरूले यो डान्स परर्फम गर्छ र यो डान्स पनि अब उइसमा धेरै प्रोग्रामहरूमा परर्फम गर्ने गर्दछ यो पनि अब यो डान्स पनि अब पुरा राम्रो रमाइलो लाग्छ मान्छेहरूलाई अल ओभर द वेस्ट बेङ्गल अन्त नेपाली फोक डान्सहरू चाहिँ अब मारूनी डान्सहरू एकदमै अब आकर्षित हुन्छ एकदमै रमाइलो हुन्छ अब मारूनी डान्सहरू गर्दाखेरि चाहिँ अब जुन चाहिँ उनीहरूले ट्रेडिसनल अब लुगा लगाउँछ त्यो पनि एकदमै अब त्यो पनि अब आइ क्याचिङ हुन्छ राम्रो देख्छ र तामाङ सेलोहरू पनि अब सङ्गीतहरू हो नेपालीको त्यो पनि एकदमै राम्रो हुन्छ